चन्दन दा हो त्यो अस्तिको पैसा मेरोमा त क्यास छैन फोन पे चाहिँ छ ए तपाईँकोमा जिपे छ ए अन्त अब के गर्ने ए फोन पेबाट पनि हुन्छ जिपेमा ए नम्बर दिनुहोस् त पैसा चाहिँ कति बाह्र सय बाह्र त होइन होला है हजार भन्दैथियो होइन कहाँ हौ बाह्र सय त महँगो भयो नि हौ एघारहरू चाहिँ दिनु सक्छु कति त्यति कहाँ एघार चाहिँ दिन्छु हुन्छ त आयो होला पठाइदिएको छु हेर्नुहोस् त हुन्छ धन्यवाद